विशेष गरेर है हाम्रो दार्जिलिङ जिल्लाका प्रख्यात है विद्यालयहरू किन छैनन् यहाँनिर पनि प्रख्यात विद्यालयहरू छन् जस्तै अब के अरे सेन्ट पल्सको बारेमा त तपाईँहरूले नाम सुन्नु भएकै होला है जुन चाहिँ त्यो त भारत वर्ष भरि नै विदेशमा पनि यसको नाम छ र यहाँनिर चाहिँ भारतका विभिन्न राज्यहरूबाट एकदमै है तर धनि आ आ माता पिताका नानीहरू मात्रै यहाँ पढ्ने गर्छन् यहाँनिर त्यो आवसिय एउटा व्यवस्था छ है र त्यहाँनिर नै बसेर पढ्नु पर्छ र यो स्कुलको एकदमै दार्जिलिङको यो सेन्ट पल्स स्कुलको चाहिँ एकदमै नाम छ यहाँनिर चाहिँ बाहिरको देशहरूबाट भुटानहरूबाट है नेपाल भुटानहरूबाट पनि नानीहरू पढ्नु आउँछ र सेकेन्डमा त्यसपछि चाहिँ अब यो सेन्ट जोसेफ स्कुल है आउँछ र सेन्ट जोसेफ स्कुलको पनि एकदमै राम्रो छ पढाई है यसको पनि एकदमै नाम छ यहाँ पनि है बङ्गलादेश भुटान नेपालहरूबाट नानीहरू पढ्न आउँछ र त्यसबाहेक अब माध्यमिक स्तरको भनौँ भने केटाहरूको लागि सेन्ट सेन्ट रोबर्ट्स स्कुल छन् केटीहरूको लागि सेन्ट ट्रिजा है के अरे नेपाली बोर्डिङ स्कुल भनेर यहाँनिर भनिन्छ नेपाली उच्चतर विद्यालय भनेर त जसलाई बोर्डिङ पनि भनिन्छ र त्यसरी नै अब केटीहरूको लागि यो आइसिएससी लेभलको है आइसिएससी स्कुलको नाम लिँदाखेरि लरेटो कन्भेन्टको पनि एकदमै नाम छ यहाँनिर पनि यसरी नै बाहिरहरूबाट पनि नानीहरू पढ्नु आउँछ है र हुनको लागि त अब अझै अब पहिला हेरेर अब अहिले चाहिँ हाम्रो दार्जिलिङको विद्यालयहरूको शिक्षाको गुण गुणस्तर अलिकति घटेको छ भन्नु मा म हिच्किचाउँदिनँ र अघाडि चाहिँ अब एकदमै राम्रो थियो है एकदमै दार्जिलिङको के अरे जुन चाहिँ एउटा यो शिक्षा विषय लिएर चाहिँ यसको एउटा प्रशंसा थियो एउटा जुन चाहिँ स्तर थियो त्यो चाहिँ अहिले हालमा अलिकति झरेको जस्तो मलाई लाग्छ तरै पनि अझै पनि त्यति अब तुरिहालेको चाहिँ छैन अब यो दार्जलिङ जिल्ला दार्जिलिङ सहरको मात्रै भनेँ त्यसरी नै कालिम्पोङ सहरमा खरसाङमा झन थुप्रै यस्ता विद्यालयहरू छ है आइसिएससिदेखिको लिएर माध्यमिक स्तरको धेरै राम्रा राम्राहरू स्कुलहरू छ र अहिले पनि यहाँको अब विद्यालयहरको धेरै स्तर यो विद्यालयहरको के अरे के भन्नु प्रशंसा चाहिँ अब अहिले पनि घटिहालेको चाहिँ छैन यसलाई हामीले जुन आलिकति गुणस्तर घटेको छ यसलाई हामीले फेरि चाह्यौँ भने यसलाई फेरि हामी उँभो उठाउन सक्छौँ र हामीले कोसिस गर्नु पनि पर्छ र शिक्षा त अब सबैभन्दा ठुलो कुरो हो प्रमुख कुरो हो र यसलाई हामीले सबै मिलेर नै यसलाई हामीले उठाउने कोसिस गरेर पहिलाको गरिमा चाहिँ हामीले दार्जिलिङको गरिमा चाहिँ फर्काइ ल्याउनु पर्छ भन्नु चाहिँ म चहान्छु